नजिकैको कुनै सेकेन्ड ह्यान्ड बुक स्टोरहरू त मलाई ज्ञात भएन तर किताबहरू विशेष म पुस्तक पसलबाट किन्ने गर्छु अनि कतिपय न पुस्तक पसलमा नभएका किताबहरू चाहिँ म अनलाइनबाट मगाएर पढ्ने गर्छु